हेलो हजुर हो त हजुर हजुर तपाईँको पुच्काको भनेपछि अब पुच्काको तपाईँको दस अब प्रायः त म दस रुपियाँको बेच्ने गर्छु है दस रुपियाँको तिनवटाले गरेर बेच्छु हजुर तिनवटा मात्रै खै अब तपाईँको त्यो एरिया अब एरिया हेरेर हुन्छ होला सायद हो तर यहाँ त हामीले त अब दस रुपियाँको तिनवटै गरेर बेचिँदैछ तपाईँको त्यो दहीबडा त पचास रुपियाँ पर्छ हजुर हजुर तपाईँ चाहिँ फास्टफुडमा अरू के के पुच्का दहीबडा अनि चाउमिन मोमो अँ म दुईवटै बेच्छु त हजुर भेज पनि ननभेज तपाईँको उयो के भन्छ चाउमिन भेजमा हेर्न गयो भने चालिस रुपियाँ पर प्लेट अनि चिकनमा हेर्नुपर्यो भने एट्टी पर्छ हो अनि मोमो पनि सेम रेट हो खै अब तपाईँले कहाँनिर सस्तो खानुभएको थियो त्यो त याद भएन तर यता त अब अलिक महँगै पर्छ तपाईँको हजुर हजुर एकदम एकदम हजुर एकदमै एभाइलेभल छ तपाईँको अनलाइन पनि तपाईँ जहाँ भन्नुहुन्छ त्यहाँनिर म ल्याइदिने गर्छु हजुर हजुर त्यस्तो बेसी त पर्दैन अब तपाईँको डिस्टेन्स म्याटर हुन्छ त्यसमा अब तपाईँको डिस्टेन्स कत्तिको छ त्यो हेरेर लिन्छु म अन्त के तपाईँ हजुर भन्नुहोस् त मेरो त्यहीँ बस स्ट्यान्ड छ नि मेन बस स्ट्यान्ड त्यसकै राइट साइडमा हेर्नुपर्यो नि तपाईँले राई फास्टफुड देखिहाल्नु हुन्छ सानो तपाईँ सायद आउनु पनि भएको होला आउनुभएको छ त्यता ए हजुर होइन मैले त्यो किनभने पहिलाको जस्तो उयो गरेको थियो अहिले चाहिँ अनलाइन पनि गरेकोले त्यस्तो देख्नुभएको होला त्यस्तो अहिले त्यस्तो चल्न त अब चल्न त चल्थ्यो मिन्स अब आएर खाने गर्थ्यो अहिले चाहिँ अनलाइन एभाइलेबल गरिदिएकोले गर्दा तपाईँले पनि देख्नुभएछ हो तपाईँ पनि आउन सक्नुहुन्छ बरू आएर खाएको बेस्ट हो अब ल्याएर भन्दा त हजुर हुन्छ अन्त एकपल्ट आएर टेस्ट गर्नुहोस् अनि तपाईँले अब यो दाम हाल्नैपर्ने खालको हो कि होइन अब न एक रुपियाँ पनि नदिऊँ खाले हुन्छ अब तपाईँकोबाट विचार हुन्छ होइन तर लास्टमा टिप्स पनि दिन्छ जस्तो लाग्छ होइन यो मेरो देखेर हुन्छ हुन्छ भोलि नै खाइहाल्नु होस् न अन्त तपाईँलाई चाहिएको चाहिँ पुच्का र दहीबडा है हुन्छ हुन्छ होइन अब तपाईँको लागि भनेर स्पेसल अझै बनाइदिई राख्थेँ भनेर नि ए हुन्छ हुन्छ